हाम्रो भारत स्वाधीन भएको चाहिँ ठिकै छ हामीले एउटा स्वाधीन पायौँ नेताहरूमा चाहिँ मलाई महात्मा गान्धी सुभाष चन्द्र बोस जवहारलाल नेहरू मन पर्छ